हेलो कुसाङ दा बोल्नुभएको ए हजुर कहाँ हुनुहुन्छ ए म जेरमित बोलेको कि हामी साथीहरू घुम्नु जाने सल्लाह गरेको थियो कि अन्त तपाईँको गाडी रिजर्भको लागि भन्नुको लागि नि भ्याउनुहुन्छ ए हजुर भोलि हामी पन्ध्रजना जस्तो छ ए हजुर हुन्छ कति सा सात बजीतिर जानुहुन्छ ए हजुर ए पैसा चाहिँ कति लिन्छ होला नि ए दुई हजार ए एक दुई सय घटाइदिनुहुन्छ हामी स्टुडेन्टहरू हो कि ए हजुर होइन खाना त हामी बोक्छ नि सबै हजुर अलिक पैसा चाहिँ घटाइदिनुहोस् न पन्ध्र सय जस्तो दिँदा हुन्छ ए हजुर ए हजुर हामी पन्ध्रजनै छ ए घुम्नु घुम्नु त कता पन्बू जाउँ भन्दै थिएँ हजुर हामी साथीहरू ड्राइ पिकनिक हजुर हुन्छ खानाहरू पनि हामी नै बोकिदिन्छ नि तपाईँलाई पनि हजुर

हुन्छ तलै आउनुहुन्छ होला नि नि हुन्छ त्यसो भए पन्ध्र सय दिन्छु खानाहरू पनि हामी नै बोकिदिन्छु तपाईँलाई हजुर होइन अरू गाडी थियो कि अनि तपाईँ तपाईँ नै अलिक भरपर्दो छ नि त सबै फेमिलीहरू पनि तपाईँलाई तपाईँकै गाडी चलाउँछ अनि त्यसैले तपाईँलाई भन्नु भन्नुभयो नि त कि अन्त तपाईँलाई भनेको नि ए हजुर ए हुन्छ त्यसो भए फिक्स भयो भोलि भोलि जानु कि सात बजीतिर जाउँ न ल तल हुनुहुन्छ होला नि साथीहरू पनि सबै त्यहीँ भेला हुन्छ हो हजुर सात बजीतिर ए हजुर हुन्छ पैसा भोलि नै दिँदा हुन्छ होला नि नि ए हजुर हुन्छ हुन्छ थ्याङ्क यू